हेलो भाइ तिमी ट्राभल एजन्सीबाट बोलेको र मलाई चारधाम जानुको लागि गाडी अलिक दुई चारजना फेमिली लिएर जानु थियो र तिमीले अलिकति अस्ति भाडा कम गरिदिन्छु भनेको थियो अलिक अस्ति त बेसी लियौ र के कसो छ र अलिक मिलाइदिने कि त्यही आशा गरेको र के कसो हुन्छ भन ल